अब यो तपाईँहरूले के गर्नु भएको यार यस्तो नगर्नुहोस् न अब मैले तपाईँको कम्पनीबाट जुत्ता मगाएको थिएँ तपाईँले त महाघटिया त्यो लोकल कम्पनीको जुत्ता पठाइदिनु भयो तपाईँले के गर्नु साबित गर्नु खोजेको तपाईँले सोच्नुहोस् त म आउने बित्तिकै मलाई यस्तो रिस उठ्यो कि अब साइज पनि मिलेन अब जुत्ताको अब लोकल न लोकल हुन्छ नि अब साइज पनि मिलेन अब घरमा पनि मेरो पुरा रिसायो कस्तो खालको जुत्ता मगाएको यही हो त्यो कम्पनीको जुत्ता हँ कस्तो खालको मगाएको अब म के भन्नु घरमा सोच्नुहोस् त मैले त आउने बित्तिकै यस्तो रिस उठेन त आम्मामाम् त्यहाँदेखि डेलिभरीवालालाई पनि भनेँ यो रिटर्न गरिदिनोस् अब त्यसले भन्दैथियो अब रिटर्न हुन्छ कि हुँदैन त्यो पनि सोर छैन स्योर छैन हरे त्यो मान्छे अब म के भन्नु अब तपाईँहरूलाई सोच्नुहोस् त अब तपाईँ यस्तो गर्नु हुँदैछ अब तपाईँ सोच्नुहोस् न अब तपाईँको कम्पनी कस्तो चाहिँ डुब्छ होला बादमा गएर अब तपाईँले यस्तो घटिया माल बेच्दैछ भने छ्या के गर्नु भएको त्यो तपाईँको जुत्ता कोही कोही सेटिस्फाई हुँदैन है मान्छेहरू साँच्ची भनेको यस्तो जुत्ता अब बेच्छ भने अब तपाईँको कम्पनी पनि चल्दैन कतिजना सेटिस्फाई पनि छैन यो आखिर के गर्नु चाहिँ खोजेको तपाईँहरूले यो मलाई एकपल्ट भन्नुहोस् ल